मैले बनाएको विशेष रेसेपीहरूमा मैले चिकन बनाउँदा चाहिँ मो कसो गर्छु भने चिकन म दुई तरिकाले बनाउँछु एउटा चिकन बजारबाट ल्याएर त्यसलाई पिस बनाएर ग्यासमा हलका त्यसलाई आँगोमा डढाएर त्यसको हलका सेन्ट आउने हिसाबको गरेर त्यसलाई मजाले मर मसलाहरू गरेर ग्रेभीमा हालेर तेल सेल हाल्यो अनि ग्रेभी बनाएर त्यो ग्रेभीमा पछाडि त्यसमा हलका सुप त्यसलाई ग्रेभीलाई ग्रेभीमा मासु पकाएर चिकन हालेर मजाले पकायो पकायो लास्टमा सुप हालेर त्यो सुपमा चाहिँ माथिबाट मेथी पिँधेर हाल्दाखेरि जस्तै देशी कुखुरा पनि लोकल घर गाउँले कुखुरा जस्तो हुन्छ एउटा रेसिपी त्यस्तो तरिकाले बनाउँछु अनि अर्को चाहिँ म साथीहरूलाई सिकाउँदा त्यसरी सिकाउँछु र अर्को चाहिँ ल्याएर म मसलामा म मेरिनेट गरेर त्यसलाई आधा घन्टा जति टाइममा त्यसलाई राखेर बादमा त्यसलाई म ग्रेभी हालेर ग्रेभीमा गरेर चाहिँ मजाले म बनाउँछु र यस म चाहिँ यही तरिकाले नै कतिवटा कुरोहरू माछालाई त्यसरी नै माछालाई पहिला फ्राई गऱ्यो फ्राई गरेर त्यसलाई तोरी सोरी हालेर मजाले ग्रेभी बनायो त्यहाँदेखि बादमा चाहिँ म त्यस्तै तरिकाले बनाउँछु